हामी चाहिँ किराँती राई हो र हामी भाषा चाहिँ हामी नेपाली भाषा बोल्छौँ र हाम्रो यो दार्जिलिङ र नेपालको भाषामा चाहिँ धेरै भिन्नताहरू छ र हाम्रो यहाँ दार्जिलिङमा चाहिँ भोटे लाप्चे सबै नै हामी नेपाली भाषा बोल्छौँ र हाम्रो किराँती भाषा चाहिँ हाम्रो नानीहरूलाई पनि थाहा छैन र हाम्रो नानीहरू सबै हामी पनि नेपाली भाषा नै बोल्छौँ